हेलो यो गुरुङ डेरी फार्म हो हजुर मलाई नि है उन्नाइस तारिकको लागि मेरो यहाँ पार्टी छ कि घरमा अनि त्यसको लागि चाहिँ घिउ छुर्पी चिज चाहिने थियो तपाईँहरूको रेट चाहिँ कसरी छ होला छुर्पीको एक केजीको हजुर अनि अब मैले यो मलाई तपाईँ यो मेरो पार्टी छ होइन यहाँ बिहा छ कि मेरो अनि यता चाहिँ बिहाको लागि यो घिउहरू निकै चाहिने थियो सेलरोटीहरू पोल्नु है नभनेको पनि छ केजीहरू चाहिएको डिस्काउन्ट हुन्छ होला नि यसमा अनि राम्रो छ होला नि छुर्पी अमिलो छैन होला नि

ए अब मलाई थुप्रो चाहिएको हो होइन अब दस केजी जस्तो त चाहिन्छ मलाई छुर्पी त तपाईँहरूको चाहिँ उयो के दुधहरू कलेक्ट गर्नुहुन्छ कि के गर्नुहुन्छ आफ्नै छ कि के हो ए हजुर

ए हजुर मलाई चाहिँ यो उन्नाइस तारिक बिस तारिकतिर बिहा छ भनेपछि उन्नाइस तारिक ल्याउँदा ठिकै हुन्छ होला तर फ्रिजमा फ्रिज गर्नु पऱ्यो होला नि त है फेरि कि बिहानै पुराइदिनु हुन्छ सानो होइनौ हैट डेलो टी डेलोको यहाँ माथि बस्छु कि म एड्रेस भनिदिन्छु तपाईँलाई यही नम्बरमा नि म अर्डर तपाईँलाई वाट्सएप गरिदिन्छु नि के के चाहिन्छ अनि डिस्काउन्ट गरेर बिल पनि पठाइदिनु होला मलाई है बिस तारिक ल बिहानै बिस तारिक चाहिँ बिहा छ बिहानै अब मेरो त यहाँ स्टोरेज गर्ने त जग्गा छैन नि त बिस तारिक बिहानै ल्याइदिनुहोस् न अँ हुन्छ हुन्छ त्यसो भए मलाई बेलुका मात्रै चाहिएको कि बिस तारिक म त्यसो भए म के के चाहिन्छ अर्डर त्यो गर्छु अनि डिस्काउन्ट मिलाइदिनुहोस ल हस् हुन्छ हुन्छ हस् धन्यवाद